ऊ यो मलाई हेमिल्टन जानुपर्ने थियो सात बजीतिर गाडी बुकिङ गरेर तिमी त पुरा ढिलो गऱ्यो दुई घन्टा भइसक्यो आउँदै आएको छैन अब म नजाने तिम्रो गाडीमा मेरो क्यान्सल गऱ्यो मैले दिएको एडभान्स चाहिँ तिमी फर्काइदिनु यो नम्बरमा फोन पे छ अनि क्यान्सल गरिदेऊ म नजाने अबदेखिन्को यो बाटोतिर चाहिँ नआउनु नि तिमी पुरा ढिलो भएर ओभरै ढिलो भयो तिमीलाई मलाई क्या देखाउनु थालिसक्यो मेरो पैसा चाहिँ फर्काइदेऊ जति हुन्छ त्यति पैसा फर्काइदिनु मैले दुई सय रुपियाँ दिएको जोस्तो लाग्यो थियो त्यो एडभान्स फर्काइदिनु ल